नमस्ते मेरो नाम हो सोनिका क्षेत्री र म यहाँ बाग्राकोट चियाबगानमा बस्छु यो चाहिँ जलपाइगुडी जिल्लाभित्र नै पर्छ र यहाँ त माल पार्क छ यहाँ खेल्ने जग्गाहरू जहाँ जहाँ नानीहरू गएर चाहिँ एकदमै धेरै रमाइलो गर्छ र यसको टिकटको छ बिस रुपियाँ र ठुलोहरूको छ पचास रुपियाँ यहाँ न खेल्ने चिजहरू धेरै मात्रा छ जस्तो भयो चिप्लिने अन अन्तखेरि पिङ यस्तो थुप्रै मात्रामा चिजहरू छ खेल्ने र यहाँ नानीहरू एकपल्ट गयो भने फेरि फेरि जाने कोसिस गर्छ र जस्तो जस्तो कि यहाँ बगैँचाहरू यति दामी दामी फुलहरू छ यहाँ धेरै किसिमका फुलहरू त्यहाँ रहेछ माल पार्कमा र नानीहरू एकदमै धेरै रमाइलो गर्छ त्यहाँ गएपछि र ठुलोहरू पनि त्यहाँको मनोरञ्जन लिन्छन् र यहाँ वहाँ हाम्रो जलपाइगुडी जिल्लाभित्र पर्ने एउटा रिभर छ जो कालिझोडामा छ गजलडुबामा त्यहाँ पनि एकदमै धेरै राम्रो खोलाहरू छ मान्छेहरू धेरै मात्रामा बाहिरकोहरू पनि आएर घुम्नु जान्छन् त्यहाँ र हाम्रो म यहाँ चिया चियाबगानमा बस्छु यहाँ बाहिरका मान्छेहरू यत्ति बेसी आउँछन् यहाँ हेर्नु चियाबगानहरू हेर्नु यति बेसी आउनुहुन्छ र यहाँ एकदम बाहिरको मान्छेहरू आउनुहुन्छ र चियाबगानहरू हेर्नुहुन्छ यहाँ साह्रै राम्रो छ रमाइलो छ हरियाली छ यहाँ चियाबगानहरू बाग्राकोटमा पर्छ र धेरै जग्गामा फिँजिएको छ जस्तो भयो लिस बगान पर्छ रानी चिरामाम पर्छ धेरै जग्गाहरूमा फिँजिएको छ यहाँका चियाबगानहरू एकदम हरियो हरियोहरू छ हरियालीहरू छ र बाहिरको मान्छेहरू धेरै घुम्नु आउँछ यसमा जस्तो स्पोर्टसका लागि भन्नुपर्दाखेरि चाहिँ स्पोर्टसको लागि अरू पनि धेरै पार्कहरू छ स स सानो सानोहरू कम्प्लेक्सहरू जहाँ चाहिँ नानीहरू गएर खेल्न आफ्नो मनोरञ्जन बढाउनुसक्छ र त्यहाँको त्यहाँ धेरै रमाइलो गर्छ र हाम्रो दा जलपाइगुडी जिल्लाभित्र पर्ने नै र बङ्गाल सफारी भयो जसमा टिकट हुन्छ दुई सौ या फेरि तिन सौ हेरी हेरी हुन्छ तपाईँले जत्तिको उयो गर्नुहुन्छ त्यत्तिकै टिकटहरू हुन्छ त्यहाँ र त्यहाँ त झन् एकदमै धेरै राम्रो ठुलो ठुलो जनावरहरू चराचुरूङ्गी भयो जे पनि धेरै मात्रामा हामी हेर्नु पाउँछौँ र त्यहाँ नानीहरूलाई खेल्ने कुरा एकदमै धेरै पनि छ सानो पार्क जस्तै छ जहाँ नानीहरू रमाइलो गर्नसक्छ र त्यहाँ एकदम बाघ भयो मुजुरहरू थुप्रै किसिमको जनावरहरू पालिएको छ र त्यहाँ हामी एउटा गाडीमा चढेर होइन त्यहाँ हामी घुम्नसक्छौँ त्यहाँको मनोरञ्जन हामी लिनसक्छौँ र त्यस्तो पनि एउटा हाम्रो जलपाइगुडी जिल्लाभित्रै परेको छ त्यो बङ्गाल सफारी पनि फेरि अरू पनि थुप्रै सानो सानोहरू छ अब कतिपय त होइन अबखेरि नाम आउँदैन अन्त हामी भयो रिभरहरू पनि थुप्रै छ जस्तो टिस्टा भयो जुरन्ती नदी भयो लिस रिभर भयो यस्तै ठुलो रिभरहरू पनि थुप्रै छ र खेलखुद कुदको लागि पनि त्यही एकदम राम्रो राम्रोहरू छ र थिएटर भन्नुपर्दा चाहिँ हाम्रो यहाँ माल जलपाइगुडी डिस्ट्रिक्ट भित्र पर्ने नै थिएटरहरू छ जसमा थुप्रै एउटा हुन्छ साधना हल एउटा हुन्छ पम्फा हल मैले जानेकोमा चाहिँ मालमा यो माल जि माल जिल्लाभित्र जलपाइगुडी डिस्ट्रिक्ट भित्र पर्ने नै हुन्छ त्यो अन्त फेरि अरू पनि धेरैहरू छ जस्तो आइनक्सहरू भयो विशाल हल भयो यो पनि जलपाइगुडी जिल्लाभित्रै पर्छ यो थिएटरहरू पनि र हामी हामी फेरि पनि एकपल्ट जस्तो त अब नानीहरू टिकटहरूको लागि त धेरै थिएटरमा त धेरै नै महँगो छ जस्तो पाँच सौ रुपियाँ भयो र राम्रो काट्नुको लागिखेरि त्यस्तो पाँच सौ रुपियाँबाट स्ट स्टार्ट हुन्छ सुरु हुन्छ जस्तो बेसी काट्नु ठुलो ठुलो थिएटरमा अरू थिएटरमा डेढ सौ दुई सौको बिचमा हुन्छ